नेपाली भाषा चाहिँ एकदमै राम्रो र चाखलाग्दो र सजिलो र सबैभन्दा सजिलो भाषा नेपाली भाषा हो र नेपाली भाषामा धेरै अब भन्नुपर्दाखेरि भात पस्किनु ठुलो आफूभन्दा धेरै ठुलो मान्छेलाई आदर गरेर कसरी बोल्नु आफू समानको मान्छेहरूसित कसरी बोल्नु र यो सानो मान्छेहरूलाई सम्बोधन गर्दा कसरी गर्नु यस्तो शब्दहरू भएकोले गर्दाखेरि एकदमै सजिलो र लेख्नुभन्दा पनि विशेष यसमा बोल बोल्दाखेरि चाहिँ धेरै सजिलो भाषा भएकोले गर्दा सबै अरू भाषीहरूलाई पनि हाम्रो भाषा सिक्नु एकदमै सजिले पर्छ